नेपाली भाषाको संरक्षणको लागि चाहिँ हामी पहाडमा हेर्नु पर्दाखेरि पाठशालाहरूतिर नेपाली भाषालाई प्रथम प्रथम सब्जेक्ट एज अ फर्स्ट सब्जेक्टहरू भनेर अन्त विभिन्न पर् प्रकारका कम्पटिसनहरू नानीहरूको बिचमा ल्याएर अनि उनीहरूलाई धेरै इच्छुक नेपाली भाषाप्रति अझै ज्ञान बढाउने इच्छुक तिनीहरूले प्राइजहरू के के के के पाएर चाहिँ